मैले जुन चाहिँ जुत्ता मगाएको थिएँ है यो मैले अनलाइनमा चाहिँ अर्कै देखेँ अहिले ल्याउँदाखेरि चाहिँ मलाई अर्कै लाग्यो किनकि यसको जुन चाहिँ कलर थियो अनलाइनमा कस्तो मजाको कलर थियो ब्राइट कलर थियो है तर यहाँ आउँदा चाहिँ यसको अलिकति डल खालके कलर रहेछ त्यो चाहिँ धमिलो त्यति चहकिलो पनि छैन रहेछ देख्दा पनि हाउडीको जस्तो देख्दोरहेछ अनि जुन चाहिँ पैसा तिरेको थिएँ त्यो पैसा तिरेको भन्दा पनि मलाई त्यो धेरै कम्ती पैसाको जस्तो लाग्यो मलाई लाग्दछ यो हिजो भर्खर नै बनाएको जस्तो लाग्यो यो टालटुल गरेको जस्तो मात्रै लाग्यो यसमा खास कामै गरेको छैन अनि यो प्रडक्ट चाहिँ म यो सामान चाहिँ जतिसक्दो है अरूलाई पनि नकिनिदिनु है अनि जतिसक्दो रिपोर्ट गर्नु भनेर म भन्न चाहन्छु